ए तपाईँ पानीको फिटर दाजु हुनुहुन्छ ए अँ मेरो हिजोअस्ति तपाईँहरूले नै गरिदिनु भएको होइन त्यो कल अलिक पुरा लिक भइरहेको छ कि अन्त त्यो बनाउनको लागि चाहिँ तपाईँलाई बोलाउनुपर्यो भनेर चाहिँ कल गरेको नि खै त अनि तपाईँले कस्तो अँ राम्रो गर्नुभएन कि के हो यस्तो पाराले त अन्त फिटर भएर त्यसरी गर्नुभयो भने त अन्त तपाईँको त बिजनेस चल्दैन त हौ अन्त त्यही त खोई के भयो भयो तर पानी चाहिँ चुहिएको चुहिएकै भइरहेको छ कि अन्त तपाईँ अहिले आइदिन सक्नुहुन्छ मलाई त एकदमै जरुरी भयो अब त्यो भाँडा धुन पनि बाहिर लानु म सक्दिनँ हो अन्त भाँडा धुनेकै पानी अब चुहिन थाल्यो एकदमै बेसी त्यहाँदेखि अहिले नै आइदिनु होस् न भनेर चाहिँ म तपाईँलाई कल गरेको नि तपाईँले त अन्त भनेपछि त्यहाँ पनि पानीकै पाइपकै गर्नुहुँदैछ खालि तपाईँले बिगार्ने मात्रै काम गर्नुहुँदैछ क्या हो होइन भरेतिर भए पनि यसो गाडीहरू गरेर भए पनि आइदिनु होस् न मेरो एकदमै जरुरी पर्यो कि अहिले यहाँनिर पानी एकदमै बेसी चुहिएर एकदमै प्रब्लम भइरहेको छ र नि आइदिन सक्नुहुन्छ तपाईँले अब आउँदाखेरि चाहिँ सामानहरू डल्लै लिएरै आउनुहोस् न पानीको त्योभित्र वासर्डहरू पो बा केही भएको छ कि खिया परेको छ कि त्यो पाइप भाँचिएको छ कि त्यो सामानहरू चाहिँ अब डल्लै बोकेर आउनुपर्यो तपाईँले अब अस्ति लगाउँदाखेरि कसरी लगाइदिनु भयो त्यो अलिक राम्रो लगाइदिनु भएन कि क्या हो अलिक कम्ती दामकै ल्याइदिनु भयो क्या हो मैले त दिनु त पैसा त बेसी राम्रै खालकै दिएको थिएँ के भयो अब होइन जत्तिसक्दो चाहिँ तपाईँ अहिले नै आइदिनु होस् न म अब यहाँनिर पर्खिरहेको छु त्यहाँ अब पानी मेरो त चुहिएर ट्याङ्की त रित्तो भइसक्यो अब त्यो पनि पानी पनि किनेको पानी हो त्यसो र चाहिँ मलाई एकदमै बेसी प्रब्लम भइरहेको छ कि त्यसले गर्दा नि आइदिनु होस् न ल अहिले नै जसरी भए पनि हुन्छ राखेँ ल मैले अब तपाईँ जसरी भए पनि आइदिनु होस् है म अब पर्खिरहेको छु है तपाईँलाई राखेँ है अहिले